हाम्रो पारम्परिक खेलहरू भनेको अब जस्तै हामी खेल्नेहरू हामी एउटा विशेष त हामी अब एउटा क्रिकेट भन्ने खेल्थ्यौँ क्रिकेट अब विशेष यो बाहिर बाहिरको खेल हो तर पनि विशेष इन्डियामा आएर जस्तो तपाईँले हेर्नसक्छ लगान मुबी छ अनि त्यहाँ त्यहाँबाट हामी खेल्छौँ अनि हामी पारम्परिक खेलहरू भने हामी लुकीछुपी खेल्थ्यौँ त्यसलाई हामीले एउटा नाम दिएको पहिला खास नाम त्यसको लुके छुँदा लुक्ने डुमारा भन्छौँ हामी त्यो कुराहरू हामी खेल्थ्यौँ अनि बेस हामी राजा रानीको खेल्थ्यौँ एकजना राजा हुने एकजना रानी हुने त्यो पनि एउटा पारम्परिक खेल हो तिनीहरूले पहिलाको जमानामा राजा रानीहरू कस्तो थियो के थियो भनेर त्यो कुराहरू बताउँछ अन्त अरू कुराहरू खेल्थ्यौँ हामी उयो ढुङ्गा लडाउने खेल्थ्यौँ त्यो त्यसमा हामी लहरा एउटा दुईवटा दुईवटा मातामा टिम हुन्छ एउटा एउटा बनाउने टिम हुन्थ्यो अनि जस्तै एकजना एउटा हुन्थ्यो तपाईँको त्यहाँनिर भत्काउने टिम हुन्थ्यो जति भत्काउँदै गयो त्यो त्यो लडाउने टिमका साथीहरू दुईवटा ग्रुपमा छुट्टिन्थ्यो त्यो कुराहरू खेल्थ्यौँ हामी अनि पहिला हामी पारम्पारिक खेलहरू के हुन्थ्यो भन्दाखेरि एउटा बोरा अब बोराभित्र पसेर त्यो उफ्रिने खेलहरू भयो त्यही त्यही खेलहरू हाम्रो पारम्परिक खेलहरू हुन्थ्यो विभिन्न खेलहरू छ तर अब अरू अरू खेलहरू हुन्थ्यो एउटा हुन्थ्यो तपाईँको गड्डी गड्डी एउटा जस्तै खोलाको बजरीको ढुङ्गाहरू ल्याएर चारवटा ढुङ्गा ल्याएर त्यस्तै खेल्थ्यौँ हामी टिम टिम मिलाएर खेल्थ्यौँ अनि त्यो पनि त्यसको पनि एउटा स्टेप बाइ स्टेप हुन्थ्यो त्यो कुराहरू पारम्परिक खेलहरू त्यो कुराहरू भयो अन्त तपाईँको हुन्छ धेरै कुराहरू हुन्छ अझै तपाईँको बस्ती बस्तीको मान्छेहरूले त के गर्थ्यो भने एउटा पारम्परिक खेलहरूको भने एउटा लहरामा झुन्डिने अब उनीहरूको पनि त्यही नै हुन्थ्यो लहरामा झुन्डेर खेल्ने अनि जस्तै यो भिरहरूतिर सुइँकिने खेल्ने साइकल खेल्ने स्केटिङ हुन्छ नि एउटा तपाईँको भन्नुहुन्छ भने एउटा स्केटिङ खेल स्केटिङ चाहिँ कस्तो भन्दाखेरि तपाईँको एउटा काठको हुन्छ र एउटा गाडीको बेरिङ हालेर खेल्थ्यो त्यो चाहिँ एउटा लोकल अब खेल मान्छेहरूको एउटा यो नेपाली पारम्परिक खेलहरू चाहिँ मान्छेले त्यो चाहिँ खेल्थ्यो